हेलो साथी सुन्दैछौ सुन न अस्ति मैले पनि सुन न तिमीले जस्तो क्या त अब त्यो एउटा फोनमा हेरेको थिएँ कि फोनमा हेरेर चाहिँ मैले एउटा अनलाइनको क्या टी सर्ट रेडमा लिभाइसको रहेछ होइन मगाएको थिएँ होइन ओभर दामी रहेछ रेडमा होइन मलाई चाहिँ लास्ट मन पर्यो होइन होइन हौ मलाई रेडै मन पर्छ नि त कालो चाहिँ मलाई त्यति ठिक लागेन होइन तिम्रो चाहिँ कस्तो हो व्हाइटमा अनि सुन न हाम्रो त अब बस्तीमा अलिकति व्हाइटमा मैला हुन्छ मैला देख्छ हो यता त बाहिर काम गर्नु पर्छ अँ तिमीलाई चाहिँ व्हाइट मन पर्छ मेरो चाहिँ फेरि रेड हो नि त बेस्ट मान्छे पनि रेड अब टी सर्ट पनि रेड होइन मगाएको थिएँ कि ओभर दामी रहेछ कहाँ हौ साट्दिनँ हौ तिमीसँग त्यो रेड र व्हाइट म नसाट्ने नि तिम्रो व्हाइट मेरो अब रेड रहेछ मलाई होइन बादमा मगाउँछु नि मगाइदिन्छु हौ बरु साथी तिमीलाई बरु लु मेरोबाट एउटा गिफ्टै हुन्छ रेड दामी खालको रहेछ होइन तिमी पनि मगाऊ न अन्त ओभर दामी छ है तर लिभाइजमा लिभाइजमा होइन होइन एडिडासमा होइन रहेछ हौ लिभाइजमा रहेछ लिभाइजमा कि तिमी पनि मगाऊ न कि म मगाइदिऊँ रेडमा ओभर दामी हुन्छ साथी फिटिङ रहेछ तिम्रो चाहिँ अलिक लामो भयो होइन होइन हेरेर साइज हेरेर मगाएको भए हुन्थ्यो नि त ए ल ल ओके साथी ल ल ल ल म पनि मगाउँछु रेड चाहिँ बेस्ट रहेछ है ल ओके साथी